हेलो ए अनि तिमी कल्याण बोल्न भएको होइन ए हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर त्यही त अब तपाईँको हाम्रो टुर्नामेन्ट आउनु आँट्यो हो अन्त त्यही भएर अब जति सक्दो तपाईँले तपाईँ आउनुहुन्छ भन्ने म आशा राख्छु किनकि सबै टिमवर्क छुटाउँदैछ होइन अब टुर्नामेन्ट पनि आउनु आँटेको छ अब पोहोरको साल पनि हामीले कति कुराले गर्दाखेरि हामी हारेको छु अन्त यस वर्ष चाहिँ हामी स्ट्रङ बनाएर जित्नुपर्छ भनेर चाहिँ अब तपाईँ राम्रो खेलाडी हुनुहुन्छ हो अन्त त्यही भएर आउनु भोलिदेखि चाहिँ तपाईँ जसरी भने पनि आउनु न हजुर हजुर हजुर होइन होइन तपाईँको अब त्यस्तै कन्डिसन बिमारी हुनुहुन्छ भने चाहिँ म त्यसलाई एस्क्युज गर्दिन्छु तर अब जतिसक्दो तपाईँ जाती भएर जति सक्दो फिल्डमा आयो भने राम्रो हुन्छ किनकि अब सबैले सबैको टिम वर्क भयो भने चाहिँ एउटा राम्रो टिम बनिन्छ होइन हामी मभन्दा माथि मेरो कोच हुन्छ उनीहरूले चाहिँ भन्दैथ्यो अब जति सक्दो त्यो राम्रो खेल्छ त्यसलाई जस जसरी भाम् बोलाउनुपर्छ भन्दैथियो र नि हजुर हजुर हजुर हामी चाहिँ अब बिहान पाँच बजीदेखि अह्राउँदैछु होइन आठ बजीदेखिको तपाईँको पहिला अब हल्का बडी एस्सप्रेसन हुन्छ रनिङ हुन्छ त्याँदेखिन् बिस्तारी वान टच खेलाउँदैछु हो अन्त सबै अब आउँदैछ आउनु प्रायः प्रायः आउँदै जान्छ र एक दुईजना अब तपाईँ एक दुईजना आएको छैन हो अन्त तपाईँ त अब पहिलैदेखिन् हाम्रो राम्रो खेलाडी हो त्यही भएर अब र पायो भने चाहिँ जाती भएर जति सक्दो छिटो आयो भने चैँ मो आबो राम्रो हुन्छ हाम्रो टिमको लागि हजुर हजुर हजुर भन्नुहोस् न हजुर ए हाम्रो अब हजुर हजुर अब नेक्स्ट मन्थ हाम्रो टुर्नामेन्ट हुँदैछ हो अन्त त्यही भएर अहिलेदेखि नै अब प्र्याक्टिस गऱ्यो भने अलिक राम्रो हुन्छ हैन स्ट्रङ हुन्छ टिम भनेर नि अब तपाईँ पनि छिट्टो जति सक्दो छिट्टो गरेर आयो भने चाहिँ अब म यहीँबाट उ यो गरिदिन्छु हो अरू पनि प्रायः प्रायः बिमार छ तर पनि उनीहरू चाहिँ आउँदैछ अब तपाईँ जतिसक्दो दबाईहरू खाएर त्यो चाँडोभन्दा चाँडो फिल्डमा आयो भने चाहिँ अलिक राम्रो हुन्छ